म चाहिँ यो गेम पुरा मन पर्छ हाम्रो गाउँमा चाहिँ यो पुरा चल्छ होइन यो गेम त्यहाँपिच्छे मोबाइल लेजेन्ड्स नाम हो यो गेम होइन मलाई पुरा मन पर्छ त्यहाँपिच्छे यो गेम अब धेरै धेरै हिरोहरू हुन्छ त्यहाँपिच्छे हिरोइनहरू हुन्छ त्यहाँपिच्छे हुन्छ नि फाइटरहरू मेज मेज असोसियनहरू हुन्छ होइन यसमा पुरा मन पर्छ यो गेम खेल्नु त्यहाँपिच्छे यसमा चाहिँ अब तपाईँको फर्स्टमा वरियरहरू हुन्छ त्यहाँपिच्छे वरियर त्यहाँपिच्छे इलाइट वरिय वरियर इलाइट त्यहाँदेखि त्यहाँपिच्छे मास्टर त्यहाँदेखिन् ग्रान्ड मास्टर त्यहाँपिच्छे मिथिक त्यहाँदेखिन् मिथिक ग्लोरी हुन्छ त्यहाँपिच्छे फर्स्ट तपाईँको के हुन्छ वरियर हुन्छ वरियरमा सिल्भर ब्रोन्ज ब्रोन्ज हुन्छ होइन त्यहाँपिच्छे खेल्दै खेल्दै ब्रोन्ज हुन्छ त्यहाँपिच्छे अब तपाईँको ब्रोन्ज त्यहाँपिच्छे इलाइट पुग्छ इलाइटपिच्छे तपाईँको यो इलाइट त्यहाँपिच्छे मास्टर पुग्छ मास्टरमा पनि सिल्भर नै हुन्छ होइन त्यहाँपिच्छे तपाईँको ग्रान्ड मास्टर त्यहाँपिच्छे तपाईँको लिजेन्ड पुग्छ गोल्डन होइन त्यहाँपिच्छे लिजेन्डपिच्छे मिथिक मिथिक त्यो चाहिँ मिथिक ग्लोरी सबैभन्दा ठुलो चाहिँ मिथिक ग्लोरी हो सबैभन्दा सानो चाहिँ तपाईँको इलाइट हो होइन हेभी मन पर्छ तपाईँ पनि खेल्नुहोस् मजा आउँछ यो गेम खेल्नुमा त्यहाँपिच्छे अब यो तपाईँको अब यस्तो दामी गेम छ कि अब यसमा तपाईँको कन्ट्री कन्ट्री स्टेट स्टेट पनि हिरोजहरू बेसी खेलेर हिरोजहरू हुन्छ नि स्टेट प्लेयरहरू हुन्छ नि स्टेट प्लेयर के अरे अब स्टेट प्लेयर डिस्ट्रिक्ट प्लेयरहरू पनि हुन्छ होइन नम्बर हुन्छ अन्डर एक सय एक सयसम्म हुन्छ एक सयसम्म होइन त्यहाँपिच्छे एक सयसम्म हिरोजको पनि अब तपाईँको र्याङ्क हुन्छ एक सयभन्दा माथि छ भने चाहिँ अब तपाईँको जसरी फिफ्टीको जसरी जसरी कुनै स्टेटमा अन्डर हन्ड्रेडसम्म तपाईँ हुन्छ फर्स्ट आउँदा झन् दामी खेल्छ होइन उनीहरू मिथिक ग्लोरीसम्म हुन्छ सिजन चढ सिजन घट्दै बढ्दै सिजनहरू हुन्छ मजा आउँछ यो गेम खेल्नु म चाहिँ अब अब कति लिजेन्डसम्म पुगेको मलाई ठुलोहरूसँग खेल्नु पुरा मन पर्छ होइन म ठुलोहरूसँग पनि यस्तो मन पर्छ यस्तो दामी खेल्छ तिनीहरू ठुलोहरूसँग सानोहरूसँग खेलेको छ भने चाहिँ अब मर्ने डर हुन्छ यसमा चाहिँ अब तपाईँको छ छजना पाँच छजना टिम हुन्छ होइन त्यहाँदेखिन् यसमा पाँच छजना टिम भएको मान्छे पाँच छजना हुन्छ अब पाँच छजना हुन्छ होइन उता अपोनेन्ट पनि पाँच छजना हुन्छ होइन अन्त रेन्डम पिक गर्दा हुन्छ तर यसमा बेस्ट टिम चाहिँ के हुन्छ भन्दाखेरि ट्याङ्क फाइटर त्यहाँपिच्छे ट्याङ्क फाइटर माक्समेन असासिनहरू खेल्यो भने चाहिँ छिटो जित् जित्ने चान्सेसहरू हुन्छ

थर्ड टरेट पनि हुन्छ झन् लास्टको फोर्थ टरेट चाहिँ सबभन्दा मेन टरेट हो त्यो अगर फुटाइदिएछ भने अब हामीले सम्झिनु अब जित्छ त्यो म्याच अब हुन्छ नि अब यस्तो मजाको गेम छ अब के भन्नु अब तपाईँलाई मन पर्छ हेभी मलाई यो गेम त्यहाँपिच्छे अब यस्तो मजाको गेम छ त्यहाँपिच्छे मजा आउँछ यो गेम खेल्नु पनि अब के भन्नु यस्तो दामी गेम छ होइन टरेटहरू बचाउनु पर्छ अब हुन्छ नि म चाहिँ अब बेसी जस्तै अब जिलङ खेल्छु जिलङ पहिला खेल्थेँ म अब माक्समेन खेल्थेँ होइन माक्समेनमा पहिला म खेल्थेँ ले लेस्ली खेल्थेँ लेस्ली खेल्थेँ होइन लेस्ली खेलिसकेर हुन्छ नि वाक्कै भएर लेस्ली पुरा खेलेँ मैले त्यहाँपिच्छे अर्को मिया खेल्थेँ मिया पनि मजा आउँथ्यो मिया यस्तो मजा आउँथ्यो मिया मिया पनि खेलेको खेलेको खेलेको होइन त्यहाँपिच्छे माक्समेन खेलेँ त्यहाँपिच्छे फाइटर खेलेँ म त अझ बाल्डमोन्ड खेल्छु बाल्डमोन्डको मेरोमा अर्को स्किनहरू धेरै धेरै छ स्किन होइन हिरोजको स्किनहरू पनि हुन्छ लुगा जस्तै हो स्किन पुरा खेल्दै यस यस्को यस्को बाल्डमोन्ड बेसी खेलेर हुन्छ नि नम्बरमा पनि थिएँ सेभर पनि नम्बरमा थियो सेभर बेसी खेलेर स्किन स्किन मेरोमा पुरा थियो स्किनहरू हुन्छ नि स्किन धेरै धेरै स्किनहरू थियो स्किनपिच्छे अब मेरोमा हुन्छ नि त्यो पनि थियो के भन्छ मेरो साथीहरूको पुरा खेल्थ्योँ हामी ग्याङ म्याच बेसी खेल्थ्यौँ होइन साथी साथी स्कुलको साथीहरू मजा आउँथ्यो गेम खेल्नु साथी साथी साथी साथी खेल्थ्यौँ हामी होइन त्यहाँपिच्छे स्कुल स्कुलमा मजा आउँथ्यो मलाई त्यहाँपिच्छे स्कुलको साथीहरू पनि हामी मिलेर खेल्थ्यौँ स्कुलको साथी खेलिसकेर गाउँको साथीहरू पनि खेल्थ्यौँ पहिला हामी लकडाउनमा पुरा इन्जोय गर्यो गेमलाई इन्जोय गर्यो लकडाउनमा पुरा खेल्यो हामी यो गेमलाई लकडाउनमा अब तपाईँको पुराभन्दा पुरा खेल्यो हामीले लकडाउनमा अब लकडाउनमा अब दिनभरि हामी यसमै खेलिबस्थ्यो मजा आउँथ्यो मेरो साथीहरूलाई पनि पैसा पैसाको पनि खेल्थ्यो यसमा अब हुन्छ नि कतिजना नराम्रो पनि हुन्छ यो गेम पैसा पैसाको पनि खेल्थ्यो जस्तै एउटा गाउँ थियो होइन एउटा बजारमा पैसा पैसाको पनि खेल्थ्यो यस्तो दामी यो फेमस थियो यो गेम यो गेमको हुन्छ नि हिरोज सिरोज पैसा पैसाको पैसा पैसामा खेल्थ्यो अब के भन्नु अब पैसा पैसा हेभी मजा आइदिन्थ्यो आममाम् अब पैसा पैसाको खेल्थ्यो अब सोच्नुहोस् त कस्तो मजा आउँथ्यो पैसा पैसाको गेमहरू हुँदा अब खेल्नु जान्थ्यो जो जो मेन मेन प्रो प्लेयर हुन्छ तिनीहरू चाहिँ पैसा पैसाको खेल्थ्यो अब तिनीहरू पैसा पैसा र यसमा धेरै धेरै पैसा जित्ने चान्सेस हुन्छ अब तपाईँ एक्सपिरियन्स हिरो छ भने तपाईँ जित्छै जित्नुहुन्छ अब एक्सपिरियन्स छैन भने तपाईँ जित्ने होइन यसमा मजा आउँछ होइन अब अब के भन्नु अब तपाईँहरू पनि खेल्नुहोस् यो गेमको नाम चाहिँ मोबाइल लिजेन्ड्स ब्याङ ब्याङ हो होइन म यति नै राख्दछु धन्यवाद